ए हजुर सर म एसबिआईबाट बोलेको कि तपाईँको एकाउन्ट चाहिँ छ है हाम्रो ब्याङ्कमा ए कति अगाडि बनाउनुभएको होला ए हजुर मैले क्लियर सुनिनँ कि कति अगाडि अरे ए दस बाह्र वर्ष भयो है ए सुन्नुहोस् न के अरे यहाँ हाम्रो एसबिआईमा चाहिँ अहिले नयाँ स्किम आइरहेको छ लोनको लागि हो अन्त धेरै स्किम्सहरू छ अब हेरी हेरी तपाईँको इन्कम हेरी हेरी होइन कतिको अब इन्कम हुन्छ तपाईँको ब्याङ्कमा बेलेन्स अब कतिको बस्छ एभरेजमा त्यो हेरी हेरी अन्त आएको छ त्यसले गर्दा चाहिँ म मेरो अब सबैलाई कल गरेर अन्त भन्दैछु नि त अनि सर्टलिस्ट भएको नम्बरमा चाहिँ तपाईँको पनि नम्बर रहेछ यहाँ अनि चाहिँ मैले तपाईँलाई कल गरेको तपाईँको चाहिँ यो मन्थली इन्कम चाहिँ कति स्ट्रङ्ग छ होला ट्वेन्टी सिक्स थाउजन्ड है ट्वेन्टी फाइभ थाउजन्ड भनेपछि तपाईँको एनुवल्ली तपाईँको कति हुन्छ यता चार चार गरेर दुई लाख दुई लाख टु लाख्स थ्री लाख्स है थ्री लाख तिन लाख गरेर अँ तिन लाख हुन्छ होइन बाह्र महिनामा हजुर त्यो के अरे तपाईँको लागि त्यसो भए बेस्ट अप्सन भनेको तपाईँको अरू केही इएमआइहरू केही छ त्यहाँबाट काट्ने ए लिनुभएको छैन है ए लिनुभएको छैन त्यसो भए के अरे एउटा स्किम छ कि तपाईँको यसमा चाहिँ तपाईँले पहिला फिफ्टी थाउजन्ड इन्भेस्ट गर्नुपर्छ राख्नुभयो तपाईँले फिक्स्ड डिपोजिटमा हो त्यहाँबाट त्यसको बाद चाहिँ त्यसलाई चाहिँ तपाईँले अब छ अब छ महिना अगाडि चाहिँ निकाल्नु पाउनुहुँदैन त्यो चाहिँ अब फिक्स्ड हो अन्त फिफ्टी थाउजन्ड राख्नुपर्यो त्यसको बाद फेरि तपाईँले अब सिक्स मन्थ बाद फेरि तपाईँले फिफ्टी थाउजन्ड राख्दा वान लाख हुन्छ नि अनि त्यो वान लाखको चाहिँ जब तपाईँको फर्स्ट वाला फिफ्टी थाउजन्ड मेच्युर भएर होइन फर्स्ट वाला फिफ्टी थाउजन्ड चाहिँ मेच्युर भएर चाहिँ तपाईँको निकाल्ने बेलामा चाहिँ जस्तो एक साल बाद चाहिँ निकाल्ने बेलामा चाहिँ तपाईँको अब हामीले नर्मली तपाईँको रेन्ट हाम्रो नर्मली इन्ट्रेस्ट रेट चाहिँ सिक्सदेखि सेभेन हो नि त पर एनम त्यो सिक्स सेभेन पर एनमको जग्गामा चाहिँ हामी ट्वेल्भ पर्सेन्ट पर एनम दिँदैछौँ फिक्स्ड डिपेजिटमा चाहिँ फिफ्टी थाउजन्ड तर अब तपाईँले त्यो गर्दा हुन्छ नभए अझ कम्तीको पनि छ तपाईँले पर मन्थको टेन थाउजन्ड गरेर राख्नुभयो भने दस महिनाको लागि वान लाख हुन्छ त्यो तपाईँ टेन्थ मन्थ जब कम्प्लिट हुन्छ त्यसको चाहिँ छ महिना बाद चाहिँ तपाईँहरूले ट्वेल्भ पोइन्ट फाइभ पर्सेन्ट गरेर चाहिँ त्यसको इन्ट्रेस्ट पाउनुहुन्छ त्यो पनि अप्सन छ मिनिमम चाहिँ तपाईँको अब लास्ट त तपाईँको टेन थाउजन्ड गरेर छ पर मन्थको तर अब होइन हुँदैन अलिक सकिँदैन भन्दाखेरि भन्नुहुन्छ भने चाहिँ अलिकति कम्ती हुन पनि सक्छ तपाईँले एट थाउजन्ड गरेर पनि राख्न सक्नुहुन्छ अब एट थाउजन्ड गरेर चाहिँ राख्नुभयो भने चाहिँ तपाईँले झन्डै बाह्र महिना जस्तो चाहिँ राख्नुपर्यो कोलेट्रलमा चाहिँ तपाईँको अब ज्यादा एमाउन्टको जब तपाईँ राख्नुहुँदैछ फिक्स्ड डिपोजिट त्यसमा चाहिँ पर्दैन कोलाट्रल जस्तो केही पर्दैन त्यो चाहिँ त्यो स्किमहरू तर लोन जुन चाहिँ अहिले टिपिकल्ली लोन जुन चल्दैछ हाम्रो अफर जुन चल्दैछ लोनमा तपाईँले अब टु लाक्सदेखि लिएर अब टेन लाखसम्म निकाल्नुभयो भने त्यसको लागि कोलाट्रेल लाग्दैन तर टेन लाखदेखि माथि निकाल्नुभयो भने चाहिँ लोन त्यसमा चाहिँ कोलाट्रल लाग्छ तर इन्ट्रेस्ट अलिकति कम्ती हुन्छ इन्ट्रेस्टमा पनि मलाई सिक्स पोइन्ट फाइभ पर एनम गरेर लिन्छ हामी फाइभ पोइन्ट फाइभ पर एनम गरेर दिइहाल्छौँ त्यति बेला चाहिँ कोलाट्रल राख्नुभयो भने चाहिँ ज्यादा एमाउन्टमा चाहिँ तपाईँले चाहिँ कति जस्तो लाइक लिनुभयो भने चाहिँ कति जस्तो लिनुहुन्छ होला लोनको लागि चाहिँ हजुर कति जस्तो लिनुहुन्छ होला फिफ्टिन लाख्स है फिफ्टिन लाख्सको लागि चाहिँ कोलाट्रल चाहिँ चाहिन्छ अब त्यसको लागि तपाईँले अब जमिनको पेपरहरू कि त के कसो अब गुगलको चाहिँ यहाँ सिस्टम छैन हाम्रोमा हो अन्त जमिनकै पेपरहरू गर्नुभयो भने चाहिँ बेस्ट हुन्छ होला त्यसले चाहिँ राम्रो हुन्छ एकखेप तपाईँ एक काम गर्नुहोस् आउनुहोस् कि पेपरहरू के कसो लिएर तपाईँलाई लोनहरू केही लिनु मन छ भने अन्त हामी चेक गरेर अब तपाईँको अब भेलिड छ होइन अन्त क्राइटेरिया जुन हामीलाई चाहिन्छ त्यो क्राइटेरियाहरू पुरा हुन्छ भने चाहिँ अब सर्टिफिकेट पुरा हुन्छ भने चाहिँ हामी अझै फर्दर प्रोसिड्युर सम्झाउँछौँ नि के कसो कस्तो गरेर हुन्छ भनेर ल त्यही बेटर हुन्छ होला तपाईँको हजुर यहाँ छेवै ब्रान्चबाट त मैले कल गरेको त तपाईँ यहीँ ब्रान्चमा आउन सक्नुहुन्छ नि ल यहाँ जर्ज बजार जर्ज बजार छ नि होइन अँ हुन्छ हुन्छ जर्ज बजारको जुन उयो ब्रान्च छ नि हाम्रो एसबिआईको हजुर त्यहीँ आउनुहोस् न ल हुन्छ हुन्छ हुन्छ ल ल थ्याङ्क्यु हुन्छ